तपाईँ स्टेसनरी दोकानबाट हजुर साथीको बर्थडे छ कि तपाईँहरूकोमा के नयाँ आइटम गिफ्टहरू के के छ होला

कति के के होला हौ भन्नु एक हजारसम्मको एक हजारसम्मको भन्नुहोस् न के के पाइन्छ होला एक हजारसम्मको स्टेसनरी सामानहरूमा जस्तो कि पेन्सिलहरू डायरीहरू त्यस्तोहरूमा चाहिँ के के पाइन्छ होला हौ सामान हजुर पेनहरू प्याकेटहरू कति पर्छ होला हौ पेनहरू पेन्सिलहरूको प्याकेट सिस्टम कति कति प्राइज छ हजुर हजुर हामी बेच्नुको लागि चाहिँ होइन कि हामीले गिफ्ट दिनुको लागि कसैलाई होइन अलिअलि मिल्छ होला नि त दामहरू हजुर हजुर हजुर सामान त अब राम्रै होला नि त अलिक मिलाइदिनुहोस् हुन्छ हुन्छ